हाम्रो गाउँ ठाउँमा चाहिँ अन्तेष्टि सम्बन्धित संस्कारहरू चाहिँ पहिल्यैदेखि जे गर्दै आएको छ है पहिला बाजे बोजूहरूले जे गर्दै आइरहेको छ अहिले पनि हामी त्यही मान्छ जात जात जातबटम गर्छौँ र आफ्नो आफ्नो धर्महरूबाट पनि गर्छौँ जस्तै सुब्बा राई जति पनि जातहरू छन् आ आफ्नो प्रकारले गर्छन् र धर्महरू पनि आफ्नो आफ्नो छन् क्रिस्टियन बुद्धिस्ट क्रिस्टियनहरूले बाइबलहरू पढेर गर्छन आत्मा शान्तिको लागि बुद्धिस्टहरूले लामाहरू पढाँउछन् अरू बिजुवाहरू पनि पढ् गर्छ प उयो गराउँछ पहिलादेखिको जे मान्दै आएको छ है अहिले पनि हामी त्यही मान्छौँ त्यसलाई फलो गर्छौँ अनि घेवाको दिन मान्छेहरू भेला हुन्छन् घरमा एसो ठेकुवाहरू चढाउँछन घरमा अलिक हेल्प होस् भनेर र प्रेहरू पनि गरिदिन्छन् आत्मा शान्तिको लागि